हाम्रो अब संस्कृति चाहिँ चौबन्दी चोलो दौरा सुरुवाल बक्खु आङ्गी पाङ्देन हुन्छ ढाका टोपी अनि हाम्रो संस्कृति चाहिँ त्यही अब दसैँ चाडबाड मनाउँछौँ दसैँ दिवाली माघे सङ्क्रान्ति यस्तै धेरै जति पनि अब महान् चाडहरू हुन्छ हामीले अब सबै मनाउने गर्छौँ